मलाई चाहिँ कलमले कागजमा लेख्नु एकदम म रुचाउँछु किनकि त्यो भनेको कहीँ पनि हराएर जाँदैन र आफूलाई कोही बेला आफ्नो जीवनको बारेमा यहाँ आफूलाई मन पर्ने कविता वा गीत जे लेख्यो भने पनि त्यो आफूसँगै रहन्छ र फोन ल्यापटप भनेको कोही बेला हराउने गर्दछ कहिले बिग्रन्छ कोही बेला फर्मेट हुन्छ है त्यो सब कारणले गर्दाखेरि चाहिँ मलाई एकदम कलमले कागजमा लेख्नु म रुचाउँदछु र हालको वर्षहरूमा एआइले गर्दाखेरि चाहिँ एकदम सजिलो भएको छ र कुनै पनि लेख्नु पर्दाखेरि अनि प्रोजेक्टहरू बनाउनु पर्दाखेरि वा नानीहरूको लागि भनौँ न प्रोजेक्टहरू बनाउँदाखेरि एआइको कारणले गर्दाखेरि चाहिँ एकदम सुबिस्ता भएको छ